हजुर हो त हजुर हजुर भन्नुहोस् मेरो दार्जिलिङ लेबोङ भेली पर्छ हजुर हजुर हजुर हजुर भन्नुहोस् कस्तो खालके सहयोग गर्नुपर्छ म बसेको चाहिँ हाम्रो यो लेबोङ भेलीमा चाहिँ बहुसङ्ख्यक रूपमा चाहिँ नेपालीभाषी नै बसोबास गर्छन् अन्त अल्पसङ्ख्यकको रूपमा चाहिँ बिहारी बङ्गाली मारवाडी मुसलमानहरू बसोबास गर्छन् कस्तो नेपाली नेपालीमाझ भन्नुभएको हो कि हजुर हजुर कतै न कतै एकाअर्कासित प्रभावित छ नै अब उनीहरूले पनि हाम्रो दसैँ तिहार त्यत्तिको हर्षोल्लासको साथमा नै मनाउँछ उनीहरूले पनि देउसी खेल्छ होइन हामी प्रियहरूको हाम्रो संस्कृतिमा नभए पनि उनीहरूले मनाउँदै गरेको विभिन्न चाडपर्वहरूमा हामी पनि त्यत्तिकै सरिक भइदिन्छौँ सांस्कृतिक एउटा के भनौँ मानवीय र सामाजिक रूप मात्र हो र सांस्कृतिक रूपमा चाहिँ एकै त हो भन्नु मिल्दैन कतै न कतै भिन्नता

हुजुर पाउँछ हाम्रोमा प्रायःजसो नै नेपालीमा भइहाल्यो तामाङ लेप्चा सेर्पा भोटिया यिनीहरूको यो यो टिबिटेनपट्टिको भाषा संस्कृति भएको अनि हाम्रो राई लिम्बु जुन चाहिँ किराँती भाषा संस्कृति भएको यता फेरि खसहरूभित्र छेत्री बाहुन ठकुरी आदि भिन्नै उनीहरू आर्य संस्कृतिपट्टिकोहरू भेटिन्छ हजुर हजुर सांस्कृतिक विविधता छ तथापि उनीहरूले त्यो एकाअर्काको संस्कृतिलाई ससम्मान पालन गर्ने चाहिँ गरेको हो छ यता चाहिँ हजुर हुन्छ हुन्छ हुन्छ मलाई कल गरेर आउनुहोस् न हुन्छ धन्यवाद हुन्छ हुन्छ